कोही मान्छे दुब्लो छ भने ले आफ्नो लागि धेरै नै याद गर्नुपर्छ है दिनमा एक ग्लास दुध अन्डा ओखर हौ त्यस्तो खानुपर्छ र आफू मोटाउनुको लागि दिनमा अब भातहरू पनि धेरै नै खानुपर्छ भात अब बेसी प्रोटिन चाहिँ अब दालमा हुन्छ दालहरू हो अब अहिले त के उयोहरू डक्टरको गयो भने त्यो उयो दबाईहरू खाना रुच्ने दबाईहरू पनि दिन्छ ब ओजनको लागि अब खुनहरू छैन भने टनिकहरू खानुपर्छ अन्त आफ्नो जिउलाई चाहिँ अब धेरै नै याद गर्नुपर्छ ओजन ओजन बढाउनुको लागि हो भनेदेखि अब त्यस्तो धेरै प्रोटिनहरू चाहिँ खानुपऱ्यो अन्त अँ आफूले अब त्यो खाँदाखेरि अब कत्ति उ मोटो हुनु लागि जिमहरूतिर पनि जान्छ ओजन बढाउनुको लागि अब जिमहरू जाँदाखेरि त्यसमा भयो अब अहिले त धेरै अर्ग्यानिक प्रोटिनहरू पनि छ आफ्नो ओजन बढाउनुको लागि यस्तै गर्नुपर्छ अब बिहान उठेर आफूलाई एक्ससाइसहरू पनि गर्नुपर्छ खाएर मात्रै पनि हुँदैन कतिको अब एक्ससाइसहरू पनि गर्नुपर्छ